कालिम्पोङ जिल्लामा चाहिँ एकदमै मुख्य चाहिँ जातीय हो होइन धेरै जातीय धर्महरू बस्ने गर्छ होइन र उनीहरू चाहिँ सबैसँग मिलेर एकजुट भएर बस्ने गर्छ होइन र कुनै पनि नराम्रोहरू त्यस्तो केही पनि छैन होइन सबैजना मिलेर बस्ने गर्छ होइन यहाँनिर तर वरिपरिको जुन भाषाहरू परिवर्तन भएको चाहिँ देखेको छुइनँ होइन एकदम उनीहरूले जे भाषा छ आफ्नो पहिल्यैदेखि चलिआएको रीति भाषाहरू जे छ उनीहरूले त्यही नै गरिरहेको छ होइन उनीहरूले कुनै परिवर्तन पनि ल्याएको छैन त्यो भाषामा होइन उनीहरूले जे जे पहिला पुर्खादेखि बोलिआएको भाषै बोल्ने गर्छ होइन धेरै जातिहरू धेरै धर्महरू बस्ने गर्छ एकदमै मिलेर बस्ने गर्छ होइन कुनै झगडाहरू छैन होइन एकदमै राम्रोसँगले मिलेर शान्तिसँग बस्ने गर्छ